हामीसँग समय वा सामाग्री छैन भने चाहिँ गुन्द्रुकको झोल बनाउँछौ कि त महीको सोलर कि अब महीको सोलर छैन भने पनि अब कि त पानी हालेर खोर्सानी काँटेर नुन हालेर मुसेर खानु प खानुपर्यो अब गुन्द्रुकको झोल बनाउँदाखेरि चाहिँ अब प्याज काट्यो खोर्सानी काट्यो अनि उमाल्यो पकाएर चाहिँ गुन्द्रुकलाई पकाएर उमाल्यो अनि मोहीको सोलर चाहिँ दहीलाई मतलब मोही बनाएर मतलब पानी हालेर पात्ला गरेर प्याज हाल्दियो खोर्सानी हाल्दियो अनि त्यो मोहीलाई सर्र सर्र पारेर पकायो उमाल्यो मुसेर खायो त्यो पनि भएन भने त पानीको त अब उयो के हरे पानीमा खोर्सानी काट्यो पानी हाल्यो प्याज हाल्यो नुन हाल्यो मोलेर खायो त्यही